जुन चाहिँ त्यो बगैँचाहरू बनाउँदाखेरि चाहिँ अब धेरै कुरोको समस्या आउँछ होइन अब एउटा हामीले घरमा कुखुरा पालेको हुन्छौँ होइन अब त्यो कु त्यो बगैँचाहरू बनाए पछि चाहिँ हामीले एकदमै स्याहारेर राखेको हुन्छौँ होइन त्यति बेला चाहिँ अब जुन चाहिँ अहिले मसिनो खाले त्यो कुखुराले जब चल्ला निकाल्छ होइन त्यति बेलाको टाइममा चाहिँ अब त्यो कुखुराले यसरी पूरा भुतभुते खेल्छ नि त अब त्यो यसरी फुको जग्गामा आएर होइन त्यहाँनिर आएर त्यसरी अब त्यसरी हामीले मजाले फुल लगाइरहेको बेलामा पूरा भुतभुते खेलिदिन्छ भुतभुते खेलेर अब त्यसलाई अब घिन लाग्दो बनाइदिन्छ नि अन्त त्यस्तोहरू हुन्छ होइन अन्त फेरि अहिले यस्तै त्यस्तै कीराहरू है अब हुन्छ त्यस्तै कीराहरूले अब अब राम्रो राम्रो फुलहरू फुलिरहेको बेलामा त्यसरी अब त्यस्तो कीराहरूले खाइदिन्छ होइन प्लस अहिले त झन् साह्रो हाम्रो के हुन्छ भनेदेखिलाई अब ऊ यो बँदेल भन्ने हुन्छ होइन त्यो जङ्गली सुँगुर अन्त त्यसले आएर त कि त विशेष गरेर उधिन्छ जस्तै अब पोस्ट कार्टिफुलहरू भयो होइन त्यसको मुनि त अब मुनि त्यसको फल जस्तै हुन्छ एउटा है त्यस्तोहरू उधिन्छ हो अन्त विशेष गरी चाहिँ कुखुराबाट साह्रो हामीलाई चाहिँ जोगाउनु के हो त्यसको लागि चाहिँ हुन त हामीले सेफ्टी गरेर होइन यसरी बारहरू लगाएर राख्यौँ भने त हुन्छ अब कोही बेला भ्याइँदैन है त्यत्तिकै अब बारहरू बेगर ती सिडहरू रोप्दाखेरि चाहिँ कुखुराले आएर चाहिँ पूरा खोर्सिदिन्छ है अब कुखुराले भुतभुते खेलिदिन्छ त्यति बेला चाहिँ अब बगैँचाको फुलहरू चाहिँ अब घिन लाग्दो बनाइदिन्छ फुलहरू डल्लै भत्काइँदिन्छ होइन फेरि त्यस्तो त्यस्तोहरू हुन्छ